मलाई मन पर्नेमा पुस्तक चलचित्र वा टिभीमा यो तिनवटै कुरा नै मन पर्छ भन्नु हो भने चाहिँ तिनवटा नै अब मनोरन्जनको लागि हो पुस्तकमा मलाई विशेष गरेर कथा उपन्यासहरू पढ्ने गर्छु उपन्यास भन्दा पनि बेसी म छोटकरीको जस्तो कथाहरू हुन्छ बाल कथाहरू म यत्रो आफु ठुलो भएर पनि मलाई बाल कथाहरू अहिले पनि एकदम मन पर्छ त्यो पढ्छु चलचित्रमा नेपाली चलचित्रहरू एउटा दुइवटा कहिले कहिले यसो राम्रो हेर्नु राम्रो लाग्यो भने हेर्छु र टिभी सोमा टिभी सोमा विशेष गरेर अब न्युजहरू अब समाचारहरू हेरिन्छ जस्तो यो डान्स इन्डिया डान्सहरू आउँछ त्यस्तो हेर्छु अरू त चलचित्र भन्ने चाहिँ अब खासै बेसी त हेराइ हुँदैन त्यही टिभी टिभी सोमा जो डान्स इन्डिया डान्स आउँछ इन्डियन आइडल आउँछ यस्तोहरू हेर्छु र विशेष गरेर चाहिँ यो तिनवटा भरिमा म अलिकति ज्यादा पुस्तकलाई नै ध्यान दिन्छु पुस्त म पुस्तक नै पढ्ने गर्छु